मानिसको जहिले पनि आफ्नो मूल्य भन्ने कुरा चाहिँ मैले मेरो चाहिँ आमाको आमा हुनु हुन्थ्यो त्यहाँ चाहिँ हजुरआमासँग बसेर जानेर मलाई चाहिँ धेरै राम्रो लाग्छ है उहाँको सम्झनाहरू उहाँले भनेको कुराहरू उहाँले भनेको हरएक कुराहरू याद आउँछ राम्रोसँगले बुझाएर भन्नु हुन्थ्यो उहाँले धेरै कुराहरू गर्नु हुन्थ्यो बचपन मेरो त्यस्तरी नै मतलब उहाँले नै मलाई धेरै नै सि सिकाउनु भयो बुझाउनु भएको छ उहाँ चाहिँ मेरो धेरै नै राम्रो मान्छे हुनु हुन्थ्यो मेरो मन पसन्दको मान्छे हुनु हुन्थ्यो त्यसैले गर्दा मलाई उहाँको हजुरआमाको चाहिँ धेरै नै सम्झना आउँछ अझसम्म अनि उहाँले मलाई धेरै नै सिकाउनु भएको छ उहाँसँग नै बचपनको सबै कुराहरू सिकेँ सबै कुराहरू जाने उहाँदेखि नै मेरो सबै बचपनहरू बित्यो त्यसैले गर्दा उहाँको चैँ धेरै नै अति अति अति नै धेरै सम्झना आउँछ